हेलो हजुर हजुर ग्यास राम्रै आएछ त सिलहरू पनि राम्रै थियो ए हजुर कुच्चिएको छैन रहेछ ए हजुर पैसा पैसाहरू हजुर पस्दै छ त अहिले अहिले फोनमा मेसेज आइहाल्छ हजुर अन्त त्योमाथिबाट ल्याएको थिएँ कि ग्यास यहाँ त कति घरसम्म ल्याइदिएको चौध सय असी अरे कति पो छ बाह्र सय निकै सस्तो रहेछ मलाई तिन सय लुट्न आटेको थियो ए हजुर हुन्छ अहिले त अर्डर गर्नु पनि सजिलो रहेछ फोनबाटै हजुर अनि मेसेजहरू पनि आउँदैछ पैसा पसेको हजुर अँ घटेको छ भन्नु हुँदैथ्यो होइन ग्यासको दाम हजुर अब घट्छ भन्नु हुँदैथ्यो हुन्छ